म चाहिँ विशेष रूपमा कामको बारेमा भन्दा चाहिँ मेरो चाहिँ के हो भने म चाहिँ अब हाउस वाइफ हो है हाउस वाइफमा चाहिँ अब मैले यति साह्रो काम गर्नुपर्छ है र चाहिँ नानीहरूदेखि लिएर बुढालाई सबै हेरेर घरको कामदेखि लिएर र चाहिँ लिएर अब म अलिअलि बिजनेसहरू पनि गर्छु र चाहिँ मेरो घरमा अब चारजना छ है हामी अब दुईजना नानीहरू स्कुल गइहाल्छ बुढा पनि ड्युटी हिँडिहाल्छ र चाहिँ म चाहिँ अलिअलि सब्जीहरू पनि लगाउँछु सब्जीहरू लगाउँदा चाहिँ अब त्यो चाहिँ सब्जीको चाहिँ एउटा सिजन हुन्छ है सिजन सिजनमा चाहिँ हामी सब्जी लगाउँछौँ मटरको सिजनमा मुलाको सिजनमा सिमीको सिजनमा त्यति चाहिँ लगाउँछौँ र मैले अब घरमा गाई पनि छ है त्यसलाई पनि स्याहार्नु पर्छ र चाहिँ अब घरको आमा हुँदा चाहिँ अब सबै सबै स्याहारेर आउनु पर्छ र मैले नर्सरी पनि अलिअलि सानो सानो फुलहरू पनि छ र चाहिँ फुलहरू पनि रोपेको छु फुल रोप्दाखेरि चाहिँ अब मलहरू त्यहि त हो मल पनि खोज्नुपर्छ लिफ मल गाईको लागि त अब त्यो अब के अरे सयपत्रीहरू अहिले अब आउँदैछ दसैँ दिवालीको सिजन र चाहिँ सयपत्रीहरू पनि लगाएको छु अलिअलि है र बिहिवारे हाटमा पनि म लान्छु र चाहिँ बिहिवारे हाटमा फुल मात्रै सब्जी मात्रै होइन मैले अब घरको पकाएको कुरोहरू पनि बेच्नु लान्छु किनभने अब त्यो मात्रै त्यसबाट मात्रै भएन अब घर चलाउँनु पर्छ हो त्यही कारणले चाहिँ त्यसबाट चाहिँ अब अलिअलि पैसा हुन्छ कि भनेर चाहिँ पकाएर बिहान उठेर है नानीहरूलाई स्कुलको लागि खानापिना पकाएर स्कुल पठाएर म त्यो पकाएको चिजहरू लिएर गएर बेच्छु र सब्जीहरू पनि लान्छु र चाहिँ पहिला चाहिँ अब अलिकति नानीहरू सानो हुँदा चाहिँ मैले खरिदेलाई दिन्थेँ सागसब्जी र चाहिँ अलिकति बिचमा अब उनीहरूले पनि बिचारा नाफै खाएर बेच्छ र पनि अहिले चाहिँ अलिकति फ्री हुँदाखेरि चाहिँ नानीहरू ठुल्ठुलो भयो स्कुल पठाइराखेर चाहिँ आफै पनि बेच्छु एक दुई पैसा भए पनि आफैलाई हुन्छ भनेर चाहिँ बेच्छु र चाहिँ फुलहरू पनि स्याहार्छु घरमा बसेको बेलामा है र सब्जीहरू पनि लगाउँछु अब घरको यताउता पनि गर्छु हो र चाहिँ अब शिक्षाको बारेमा भन्दा चाहिँ मैले चन्द्रमाया स्कुल क्लास टेनसम्म पढे त्यस बारे पढ्दै पढ्दै अब माध्यमिक दिएँ त्यहाँदेखि चाहिँ बिवाह भइहाल्यो बिवाह हुने साथ चाहिँ अब त्यही हो आफ्नो आफ्नो हाउस वाइफ सम्हालनु पर्दरहेछ किनभने अब बुढाको अब अलिकति काम कुरो गरिहाल्छ बुढा हिँडिहाल्छ र चाहिँ दिनदिनै नानीहरू पनि भयो है नानीहरू हुदाँ चाहिँ म घर गृहस्थी गरेर खानु पर्दरहेछ एउटा आमा भइहाल्यो कसैको बुहारी कसैको छोरी अब अर्काको घरको बुहारी हुदाँ चाहिँ घर गृहस्थी चाहिँ सम्हालनु पर्दरहेछ भन्ने थाह पायो र चाहिँ क्लास टेनसम्म मात्र मैले शिक्षा हासिल गर्न सकेँ किनभने घरमा थुप्रैजना थियो अब धेरै पढाउने अब त्यस्तो ल्यागत पनि थिएन है धेरैजना थियो पढ्ने र चाहिँ आमाबाउको त्यस्तै कन्डिसन थियो एग्रिकल्चर अब त्यही त हो घरको अब खेतीपाती गरेर नै मेरो घर चाहिँ चलाउँथ्यो मेरो माइत त्यही कारण दाजुभाइ थुप्रै थियो र दिदीबहिनी पनि र चाहिँ मैले क्लास टेनसम्म मात्र मलाई पढ्नु इच्छा लाग्थ्यो धेरै पढ्नु त इच्छा थियो तर अब के गर्नु मजबुरी है त्यहि त हो आर्थिक अवस्था कमजोरी हुनको कारणले चाहिँ म चाहिँ त्यति नै पढ्नु सकेँ र चाहिँ अहिले अब हाउस वाइफले चाहिँ यतिकै हो बिजनेस गरेर खाइराखेको छु है घर चलाइराखेको छु नानी एउटा ठुलो क्लास नाइन पढ्छ एउटा चाहिँ क्लास फोर पढ्छ र चाहिँ उनीहरूलाई पनि समेटेर हिँडि नै राखेको छु है अब यताउता गरेर त्यही बिजनेसहरू गरेर व्यापारस्यापार गरेर चाहिँ खाइराखेको छु